अजकलको टाइममा खेलकुदमा चाहिँ मलाई मेरो अप अपिनियनबाट लाग्छ कि सरकारले यति खर्च गर्दैन गर्छ आइपिएल ठुलो ठुलो क्रिकेटहरूतिर अब ठुलो ठुलो यो फुटबलहरूतिर उनीहरूले गर्छ खर्चहरू गर्छ तर जुन लेभल अहिले जति सानो सानो जुन लेभेल छ त्यो स्पोर्ट जस्तो गाउँकोहरू पनि धेरैहरू बहुत खेल्नु खेलकुदमा धेरै राम्रो हुन्छ तिनीहरू गरिब दुखीहरू बहुत राम्रो सक्छ तर पनि उनीहरूलाई चाहिँ स्पोन्सर गर्ने नभएर उनीहरूलाई माथि उँभाै माथि लाने मान्छे नभएर चाहिँ उनीहरू त्यही लेभेलमा त्यही लेभेलमा बसिरहेको हुन्छ इफ उना अगर उनीहरूलाई पनि स्पोन्सर गर्ने पायो भने उनीहरूलाई पनि त्यस्तो राम्रो गरेर उनीहरूलाई त्यस्तो राम्रो ग्राउन्डहरू त्यस्तो उनीहरूको लागि खेल्नको लागि अलग्गै के कोर्टहरू बनाइदियो भने उनीहरू पनि त्यो लेभेलमा पुग्न सक्छ उनीहरू नि पुग्न सक्छ तर सरकारले तिनाहरलाई हेर्दैन जस्तो ठुलो ठुलो आइपिएलहरू म्याचहरू हुन्छ ती त्यस्तोको लागि मात्रै सपोर्ट गर्छ सानोहरूको लागि चाहिँ सानो लेभलकोलाई चाहिँ हेर्दैन त्यही भएर मलाई चाहिँ लाग्छ त्यस्तोहरूको लागि चाहिँ तिनीहरूलाई पनि माथि लानुपर्छ किनकि तिनीहरू पनि त्यस्तै ला तिनीहरूलाई अहिलेदेखि लग्यो भने त्यही लेभेलको खेल्न सक्ने हुन्छ त्यही भएर चाहिँ सानो लेभेलको मान्छेहरूलाई पनि सानैदेखि धेरै उयो गर्नुपर्छ माथि हामीले सपोर्ट गर्नुपर्छ अगर इफ अगर मैले केही गर्नु सकेको भए म त्यो जग्गामा भएको भए तिनीहरूको स्पोर्ट्सको लागि मैले केही गर्न सकेको भए चाहिँ म गर्थेँ किनकि म पनि एउटा स्पोर्ट पर्सन हो म पनि खेल्छु म पनि भलिबलहरू खेल्छु त्य़ही भएर मलाई चाहिँ लाग्छ म म त्यो जग्गामा मैले केही गर्नु सकेको भए चाहिँ म गर्थेँ म उनीहरूको लागि मैले धेरै गर्न नसके पनि राम्रो ग्राउन्ड होइन राम्रो ग्राउन्डहरू रनिङको लागि कोर्टहरू बनाइदिन्थ्यो मस ते त्यस्तोको लागि ताकि उनीहरूलाई अलिकति भए पनि बेसी नभए पनि उनीहरूलाई त्यस्तोमा खेल्नको लागि सुविधा होस् होइन अब त्यस्तोको लागि रानिङहरूको अब प्रेक्टिस गर्नको लागि किनकि कत्तिजनाहरू चाहिँ अब त्यस्तो उनीहरूकोमा सुविधा त्यस्तो फेसिलिटिज हुँदैन अनि त्यही भएर उनीहरूलाई चाहिँ अब त्यस्तो कोर्टहरू नभएर जहाँ पायो त्यही उनीहरूले प्रेक्टिस गर्छ त्यस्तो भएर उनीहरूको लागि सेफ्टीहरू नाभएर चै त्यस्तो राम्रो हुँदैन अगर उनीहरूलाई चाहिँ राम्रो गरी सेफ्टीहरू त्यस्तो सबै प्रोभाइड भयो भने दिन सक्यो भने चाहिँ उनीहरू पनि ठुलो लेभलमा पुग्छ पुग्न सक्छ त्यही भएर म त्यो जग्गामा भएको भए चाहिँ उयो गर्थ्यो त्यही भएर म चाहिँ सरकारलाई चाहिँ यही भन्न चाहन्छु कि सिर्फ ठुलोलाई होइन सानोलाई पर्छ उनीहरूलाई पनि माथि लानुपर्छ अनि त्यही भएर चाहिँ म चाहिँ त्यस्तै भन्छु कि सबैलाई चाहिँ एक सामान गरेर सबैको लागि चाहिँ त्यही फेसिलिटी सबैलाई बराबर गर्नुपर्छ